मलाई चाहिँ अब हाम्रो बगैँचामा रोपेको बिरुवाहरू होइन रुखहरू देख्दाखेरि चाहिँ अब फुलेको फुलहेरू देख्दाखेरि बिरुवाहरू यो उम्रिएर फलहरू देख्दाखेरि चाहिँ एक्दमै शान्ति लाग्छ किन भन्दाखेरि चाहिँ अब यत्रो मेहनत गरेर हामीले रोपेको हुन्छौँ होइन अन्त त्यसले अब हामीलाई अन्तमा गएर फल दिन्छ फुल दिन्छ त्यसले गर्दाखेरि अब धेरै शान्ति लागेर आउँछ अर्को कुरो चाहिँ शान्ति किन लाग्छ किन चाहिँ अब हामी खुसी लाग्छ भन्दाखेरि चाहिँ त्यो चरा चुरुङ्गीले पनि खान्छ चरा चुरुङ्गीले खानु भनेको नै अब उसको एउटा अर्कै दुनिया अर्कै परिवार है चरा चुरुङ्गीको आफ्नै परिवार छ उनीहरू पनि खुसी भइरहेको हुन्छन् आफनो नानीहरूलाई चरा चुरुङ्गीले खाजा दिँदाखेरि चाहिँ कसरी खुसी हुन्छन् म पनि त्यस्तै लाग्छ क्या अब हुन्छ नि अब खाजाको लागि लाई अब कति तड्पिरहेकोमा ले चाहिँ अब बगैँचामा गएर फलफुलहरू लगेर चाहिँ आफ्नो बच्चाहरूलाई दिँदा कति चाहिँ त्यो भोक मेटिँदाको आनन्द हामी मानिस मान्छेहरू जस्तो त हो होइन त्यसले गर्दाखेरि चाहिँ अब मलाई चाहिँ एकदमै मजा लाग्छ बिरुवाहरू रोप्छु पनि म अनि रुखहरू रोप्छु अब त्यसले गर्दाखेरि चाहिँ धेरै अब खुसी लाग्छ खुसी लाग्छ आनन्द लाग्छ शान्ति लाग्छ अन्त त्यसैले नै अब बगैँचामा धेरै प्रजातिको रुखहरू चाहिँ अब मैले रोप्ने गरेको छु आजभन्दा धेरै वर्ष अगाडिदेखि नै रुखहरू रोप्छु अम्बकहरू अब रुखहरू बगैँचामा फल्छ फली सकिसकेर चाहिँ अब हामी चाहिँ अब बाँड्छ होइन गाँउ ठाँउमा नानीहरूदेखि लिएर सबैलाई रुखले फलेको फलहरू हामी चाहिँ बाँड्ने गर्छ